ए म ए तपाईँ होटेलको रिस्पि रिसिप्सनबाट बोल्नु भएको हो ए हजुर यहाँनिर म रूम नम्बर दुईबाट बोलेको कि ए हजुर यहाँनिर रूम पूरा मैला रैछ हो अन्तखेरि यहाँनिर फर्स्टमा बस्ने अब जो अगाडि बसेको थियो तिनीहरूले पूरा मैला गरेर गएको अन्तखेरि वास रूममा पानी छैन वास रूम पनि मैला छ अन्त हजुर अन्त सबै अब खिड्कीहरू त्यहाँनिर खोल्नु पऱ्यो भने पनि मैलै छ अन्त बेडहरू बेडसिटहरू ब्ल्याङकेटहरू गनाइरहेको छ अन्त अब चाहिँ कस् अब कसरी बस्नु अन्त यस्तोमा चाहिँ तपाईँ अब उयो गरिदिनु हुँदैन भने चाहिँ म अर्कैमा गएर बस्छु है म आजै आएको ए ह ए हजुर हजुर छिट्टो हजुर छिट्टो पठाइदिनुहोस् न त्यसो भए ह हजुर वास रूम ए हजुर हजुर गरिदिइहाल्नुहोस् कि अन्त वास रूममा पनि पानी छैन टोइलेटहरूमा ए हजुर ए हुन्छ हुन्छ म निस्किदिन्छु अन्त छिटै गरिदिनु भनिदिनुहोस् न आएर छिटो भन्दा छिटो गरिदिनुहोस न म अब टायर्ड पनि छु कि अन्त त्यही भएर म रेस्ट गर्न चाहन्छु त्यही भएर

हजुर हजुर मैले अहिले उइस खान्छु हजुर हजर नन भेजै चिकन गरिदिनुहोस् न राइस र चिकन ए हजुर जे राम्रो छ हो यो पनि उयो गरिदिनुहोस् ए हुन्छ त्यसो भने तपाईँलाई जे राम्रो लाग्छ हो यो पनि पठाइदिनुहोस् न ए हुन्छ तिनीहरू पनि पठाइदिनुहोस् न त्यसो भने छिटो पठाइदिनुहोस् न ए हुन्छ हुन्छ हुन्छ